हेलो तुलसी दिदी मैले नि ओरिफ्लेमबाट चाहिँ एउटा अब क्रिम मगाएको थिएँ है अब त्यो क्रिम चाहिँ एकदमै राम्रो रहेछ जसले चाहिँ अब दागीहरू जाँदोरहेछ समरको टाइममा ओइली स्किन पनि बनाउँदैन अब त्यसले चाहिँ एकदमै राम्रो गर्दोरहेछ है तपाईँलाई पनि मनपर्छ भने चाहिँ लगाउन सक्नुहुन्छ एकदमै राम्रो छ अनुहारको दागीहरू पनि जान्छ है त्यही अब तपाईँले लगाउनुहोस् त्यहाँदेखि तपाईँलाई कस्तो लाग्छ र तपाईँलाई राम्रो लाग्यो भने तपाईँको साथीहरूलाई पनि भन्नुहोस् है